म चाहिँ फुल दोकानबाटै सल फुल दोकानबाटै सल्लाहहरू लिन्छु होइन अब के कस्तो रोगहरू लाग्यो भने कसरी त्यसलाई अब उयो गर्ने दबाईहरू लगाऊ दिने होइन किराहरूको लागि र मलहरूको लागि होइन अब यहाँ प्रशस्तै छ कालिम्पोङमा होइन फुल दोकानहरू होइन त्यहीँ सोध्छु सिजन फुलहरू भयो जस्तै अब प्लान्टहरू होइन इन्डोर प्लान्टहरू पनि हुन्छ होइन त्यस्तोहरूको लागि सबै त्यो चाहिँ म अब फुल दोकानमा गएर सोध्छु होइन सोधेर अब उनीहरूले जस्तो अब भन्छ होइन त्यही अनुसार नै म गर्छु